हजुर फोन छ त फोनहरू कुन कुन फोनहरू चाहिएको तपाईँलाई हजुर सामसङ भिभो हजुर तपाईँको तपाईँलाई भिभो सङको लो रेन्जहरू हेर्नु भयो भने चाहिँ रेन्जमा हेर्नुभयो भने चाहिँ तपाईँले टेन थाउजन्ड टुएल्भ थाउजन्डको पाउनुहुन्छ टेन थाउ हजुर टेन थाउजन्डमा तपाईँको खास चाहिँ अब तपाईँको जति दाम जति धेरै कस्ट कति जति धेरै रेञ्ज त्यति धेरै नै राम्रो हुन्छ फिचर्सहरू त तर तपाईँको टेन थाउजन्डहरूको फिचर्सहरूमा चाहिँ अब कम्ति नै हुन्छ जस्तो कि अब तपाईँले ऱ्याम रोमहरूमा अब हजुर हजुर हजुर भन्नुहोस् हजुर टेन थाउजन्ड टुएल्भ थाउजन्डको मोबाइलमा तपाईँको ऱ्यामहरू चाहिँ एट जिबी त्यस्तै हुन्छ अनि रोमहरू रोम चाहिँ अब तपाईँको लो लो रेन्जको मोबाइलहरूमा चाहिँ कम्ति नै हुन्छ अब क्यामेराहरू हेर्नु भयो भने क्यामेराहरू हेर्नु भयो भने तपाईँको क्यामेराको मेगापिक्सल नि अब कम्ति हुन्छ क्वालिटी त्यस्तो राम्रो हुँदैन एट एट मेगापिक्सल टुएल्भ मेगापिक्सलहरूको क्यामेराहरू पाउनुहुन्छ हजुर हजुर हजुर ओप्पो पनि त्यही हो तपाईँको लो रेन्जको लो रेन्जमा हेर्नुभयो भने तपाईँको टुएल्भ थाउजन्डहरू मात्रै हुन्छ टुएल्भ अँ टुएल्भ थाउजन्ड टेन थाउजन्डमा पाउँछ फोन तर त्यस्तो फिचरहरू त्यस्तो राम्रो हुँदैन अब फिचर्स हेर्नु भयो भने चाहिँ तपाईँको थर्टी टू जिबीहरूको त्यस्तो त्योहरूको भएको चाहिँ तपाईँले पाउनुहुन्छ ऱ्यामहरूमा त त्यही हो एट टेन त्यस्तै जिबीको ऱ्यामहरू हुन्छ हुन्छ हुन्छ थ्याङ्कयू